हेलो ए तपाईँ इन्फाङ बोल्नु भएको ए ए तपाईँ एउटा ए तपाईँले फोटोग्राफी गर्नुहुन्छ हरे है ए त्यही त मेरो घरमा बिहा थियो कि ए एल्बमहरू पनि बनाउनु थियो र नि त्यही भएर तपाईँलाई भनेको नि हजुर मलाई ए हजुर मेरो एड्रेस चाहिँ दार्जिलिङ इडेन कम्पाउन्ड मलाई त त्यस्तो उयो पनि होइन अब तपाईँ राम्रै गर्नुहुन्छ हरे होइन तपाईँले सिम्पल चाहिएको थियो त्यस्तो ज्यादा पनि होइन मलाई त्यही भनेर चाहिएको थियो कि त्यही तपाईँलाई भनेको नि वेडिङ हजुर वेडिङ यही कमिङ स्याटरडे छ कि अन्त तपाईँ आइदिनोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू ए अमाउन्ट फी कति लिनुहुन्छ साँच्ची तपाईँले हजुर म त भेटेरै कुरा गरौँ भन्दैथेँ कि हजुर हजुर ए ए हुन्छ ए डिस्काउन्ट पनि दि गरिदिनुहुन्छ हुन्छ त्यसो भए हुन्छ ए हुन्छ है हुन्छ तपाईँ नाइन ओ क्लकतिर आइदिनोस् न हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू